ए नमस्कार है दाजु कस्तो हुनुहुन्छ तपाईँलाई एउटा कुरा भन्नु थियो कि त्यो अस्ति तपाईँले त्यो अनलाइन बुक ल्याइदिनुभएको थियो नि क्या हौ मैले त्यो जुन चाहिँ अनलाइन अर्डर गरेको थिइनँ नानीको लागि त्यो बुक त अब तपाईँले ए ठुलोवाला ल्याइदिनुभएछ नि त ठुलोहरूले पढ्ने होइन मेरो त नानी पाँच वर्षको त हो कसरी पढ्छ अब त्यो पाँच वर्षको नानीले त्यो बुक चाहिँ मैले त त्यस्तै त्यो राति सुत्दाखेरि बिहान उठेर पढ्ने त्यो राइम्सहरू वाला हुँदैन हो त्यस्तो बुक अर्डर गरेको थिएँ तपाईँले त त्यस्तो बुक ल्याइदिनुभएछ अन्त तपाईँले त अनलाइन मगाएको अनलाइनमा त झन् अलिक सस्तो हुनुपर्ने झन महँगो लिनुभयो त आफ्नो मान्छे चिन्ने भनेर त अलिक हजुर ठिक गर्नु भएन है तपाईँले चाहिँ त्यो अब मलाई आफ्नो मान्छे भनेर तपाईँलाई भरोसा गरेर त्यस्तो बुक अर्डर गरेको आफ्नो मान्छेले त्यस्तो गऱ्यो भन्देखि कहाँ हुन्छ हौ अरू जग्गा त्यो बुकहरू मतलब तिन सौ रुपियाँ गोटा रहेछ तपाईँले त मलाई पाँच सौ रुपियाँ गोटा लिनुभयो दुइवटाको हजार रुपियाँ पऱ्यो चार सौ रुपियाँ ज्यादा पऱ्यो मलाई त हजुर दाजु यो कुरामा चाहिँ मलाई एकदमै ठिक लागेको छैन है तपाईँले त्यस्तो गर्नु हुन्थेन क्या बिचारा त्यो सानो नानीले कसरी पढोस् त्यो बुक एकदमै ठिक लागेन मलाई त आबो आइन्दादेखि चाहिँ तपाईँले यास्तो नगर्नुहोस् है तपाईँलाई झन् एउटा भरोसा गरेर पठाएँ मैले तर अब तपाईँले भरोसालाग्दो कामै गर्नु भएन तपाईँले